हामी हाम्रो क्षेत्रमा कला र शिल्पको क्षेत्रमा चाहिँ विशेष गरेर हामी चाहिँ नेपालीहरूको सांस्कृतिक कार्यक्रमहरूलाई नै बढी महत्त्व दिने गर्छौँ है अन्त अनि हाम्रो कुनै पनि कार्यक्रमहरूमा हामी पूर्णरूपमा नेपाली भेषभूषाहरूमा नै आभूषण आभूषणलाई पनि महत्त्व दिन्छौँ र त्यही अनुसारले हामी आफ्नो जातीय पोसाकमै सज्जिएर हिँड्छौँ र मलाई लाग्छ अरू क्षेत्रहरूमा पनि प्रभाव राम्रै परे जस्तो लाग्छ